अब भन्नुपर्दा हाम्रै भेलीका उदय सोताङ उहाँ हाम्रै नजिकै गाउँले र उहाँको प्रत्यक्ष गीत मैले सुन्ने मौका पनि पाएँ सँगै बसेर सुन्ने मौका पनि पाएँ त्यो हामीले जुन चाहिँ हाम्रो यो युथहरूले भएको खेल मैदानमा मेला आयोजन गरेको बेला उहाँलाई निम्ताएर हजार दर्शकहरूको बिचमा उहाँले गाएको प्रत्यक्ष मैले सुनेको छु